अब हाम्रो गाउँको मानिसहरू सचेत नै छन् भन्नु पऱ्यो पहिला हेरी धेरैकन किनभने अहिले चाहिँ धेरै सचेतपना चाहिँ कहाँबाट आएछ सरकारबाट पनि अलिकति यतै के अरे व्यवस्था मिलाइएको छ आशाकर्मीहरू स्वास्थ्यकर्मीहरूले बिच बिचमा सूचनाहरू दिइबस्नुहुन्छ उहाँहरूले र फलाना फलाना ठाउँमा आउनुहोस् कतै कोही बेला फुर्सद उहाँहरूको फुर्सद भए घर घरमै पनि आउनुहुन्छ नभए पनि एउटा उचित ठाउँमा बोलाएर सूचना दिनुहुन्छ अनि नानीहरूले हाम्रो स्वास्थ्य भन्ने कुरो सबैलाई ठिकै ठुलै कुरो लाग्छ विशेष गरी नानीहरूलाई जोगाउनको निम्ति सचेत नै छन् त्यसैले सचेतपन आएको छ साथै स्वास्थ्यकर्मी आशाकर्मीहरूबाट धेरै ठुलो थुप्रो सहायता पाएको छु र उचित ढङ्गले नै यो रोगबाट फै बाँच्नको निम्ति धेरै कोसिस चाहिँ भइरहेको छ सफलता आफ्नै हासिल भएको छ